हेलो साथी अनि के गर्दैछस् हो अहिले अन्त ए सेम बसी नै रहेको छु अब टेन पनि सकिहाल्यो एकदम एकदम तिमी

भनन साथी अँ अँ अँ अँ अँ ए अँ आउन अन्त साथी अच्ची हाम्रै स्कुल सामने हो

ए अँ बयजहरूको लागि चाहिँ इलेभेन ट्वेल्भ कालिम्पोङमै अब जोइन गर्छौ भने चाहिँ एसएएम छ कुमुदुनी होम्स भयो होइन सप्तश्री सेन्ट अगस्टिन रामलाल दाहाल सेन्ट जर्ज तिमीहरू अब बहिनी दिदीहरू होइन जोइन गर्छ भने पनि गर्ल्सहरूको लागि पनि अब प्रणामी भयो गर्ल्स स्कुल छ गर्ल्स हायर सेकेन्ड्री स्कुल फिलोमिना अन्त अब केटा र केटी होइन हरूका लागि पनि डक्टर ग्राम्स होम्स पनि छ अब तिम्रो तिमी के भन्छौ अब अँ तिमी यता आएर यसो विचार गर न कुन चाहिँ स्कुल चाहिँ अब जोइन गर्छौँ इलेभेन ट्वेल्भ गर्यौ भने चाहिँ अनि त्यो भएन अरू अँ भन उम् उम्

तर हाम्रो प्रायः स्कुलमा राम्रै एसएएमतिर गेम्सहरू होइन मजाकै त्यहाँ राम्रो छ अरू स्कुलतिर राम्रै पढाइ हुन्छ सप्तश्रीहरू भयो है सेन्ट अगस्टिन म चाहिँ कुमुदुनीमा गरौँ भनेको कुमुदुनी होम्स इलेभेन ट्वेल्भ जोइन गरेँ भने मलाई चाहिँ त्यहीँ गर्न मन लाग्दैन मेरो टेनको पढ्ने इच्छा अब इलेभेन ट्वेल्भ चाहिँ त्यहीँ जोइन गरौँ भन्नेखालको तिमी चाहिँ अब उम्

अब त्यहाँको चाहिँ मलाई एकदम पढाइ राम्रो लाग्छ है तिमी चाहिँ यता विचार गरन तिमी कुन स्कुल जइन गर्छौ पछि होइन तिमी अब कलेज पढ्छौ भने कालिम्पोङ कलेज गर्लस बयजको लागि छ अब कुन कुनै कलेज त गर्ल्सको लागि भएको होइन बिटी कलेज टिचर ट्रेनिङको लागि पोलिटेकनिकहरू टोकनिकल कलेज तिमी गर्छौ भने अब उम् थुप्रो अप्सनहरू छ ल मजाले सल्लाह गरौँ न

ल ल साथी ल ल ल